मलाई डान्सहरू गर्नु चाहिँ पुरा मनपर्छ अब मैले पहिला स्कुलतिर मलाई म्यामहरूले सिकाउनु हुन्थ्यो मैले क्लास थ्री फोरदेखि चाहिँ डान्सहरू अब सिक्नु थालेँ अझै होइन पहिला मनपर्थ्यो तर म नाच्न लजाउँथे अन्त म्यामहरूले हामीलाई डान्सहरू सिकाउनु हुन्थ्यो मैले कल्चरल डान्सहरू क्लासिकल सबै गरेको हो अन्त मैले टिभी सोजहरू हेर्दा जस्तै सुपर डान्सर डिआइडीहरू सबै हेर्दा हेर्दा अझै मलाई मनपर्नु थाल्यो अन्त मैले त्यसको लागि क्लासको यो डान्सको लागि चाहिँ अब डान्स क्लासहरू जोइन गरेँ होइन अन्त मलाई यसमा मलाई डान्स गर्दा चाहिँ आफ्नो आफूलाई फिल अब म आफ्नो आफूलाई फिल गरेको जस्तो हुन्छ अन्त मलाई चाहिँ अब डान्स गर्नु चाहिँ साह्रै मनपर्छ अन्त पहिले जस्तो अब पहिले जस्तो म सबैको छेउमा लजाउँ अब सबैको अघाडि नाच्नु लजाउँथेँ आजकल मलाई त्यस्तो लाग्दैन अन्त डान्स गर्नु चाहिँ एउटा आफ्नो खुसी चाहिँ अब अरूलाई दिनु जस्तो त्यस्तो लाग्छ मलाई चाहिँ अन्त डान्स गर्नु चाहिँ अब सबैलाई नाच्नु नै पर्छ त्यस्तै अब डेली अब त्यस्तो डान्सहरूले अब हामी म्युजिकसँग कनेक्ट छ भने चाहिँ हाम्रो सोलहरू नै ह्याप्पी हुन्छ होइन अन्त अन्त चाहिँ अब हामी डान्स गर्नु चाहिँ मलाई अब साह्रै मनपर्छ होइन त्यही भएर चाहिँ अब मैले अब मेरो घर छेउछाउको केही प्रोग्रामहरू हुँदाखेरि पनि म नाच्छु सानैदेखि अन्त अब केही अब प्रोग्रामहरूतिर मैले जहिले पनि प्राइजहरू थापेकै हो अन्त मैले धेरै अब सानैदेखि त्यो डान्सहरू गरेर गरेर अन्त मलाई अहिले टिभी सोजहरूपट्टि पनि डान्सहरू गर्नु मन छ अन्त म त्यसकै लागि प्र्याक्टिसहरू पनि गर्दैछु म आफूले आफूलाई चाहिँ अब त्यसमा टिभीमा चाहिँ हेर्नु चाहन्छु अन्त डान्स साथै साथै अब मलाई डान्सहरूमा धेरै फर्म्सहरू नाच्नु मनपर्छ कल्चरल मात्रै होइन मलाई सबै अब लाइक क्लासिकल अब सबै ब्रेक डान्स फ्री स्टाइल कन्टेम्पोरेरी कन्टेम्पोरेरी मलाई सबै प्रकारको अब प्रायः जस्तो अब मलाई सालसा चाहिँ साह्रै मनपर्छ अन्त त्यसको लागि मैले एकखेप चाहिँ क्लासहरू लिएको थिएँ अन्त मलाई बेली डान्सहरू प्रायः जस्तो चाहिँ मैले क्लासेसहरू चाहिँ सबै क्लासकोहरू लिएको छु तर मलाई अझै यसको लागि चाहिँ अझै मलाई अब यसको लागि चाहिँ आफूले आफूलाई चाहिँ कम्प्लिटली फुलफिल गराउनुपर्छ लाइक आफूलाई चाहिँ पर्फेक्ट बनाउनुपर्छ अन्त यसको लागि चाहिँ मैले धेरै मिहिनेत गर्दैछु होइन अन्त चाहिँ डान्सको लागि चाहिँ मैले आफ्नो अब हुन्छ नि जे पनि गर्नु चाहिँ सक्छु

सरी सरी